हजुर भन्नुहोस् न हजुर हजुर हो त तपाईँको के त्यही इन्टिरियरहरूको लागि अहिले त्यसमा मतलब धेरै डिजाइनहरू छ हो अब तपाईँले कस्तो डिजाइन डिजाइनहरू हेर्न सक्नुहुन्छ नि म तपाईँलाई वाट्सएपमा त्यसको फोटोहरू पठाउँछु कि अन्त तपाईँले त्यो फोटो हेरेर तपाईँले चुज गर्नु सक्नुहुन्छ नि हजुर हुन्छ हुन्छ अन्त अरू केही थियो कि तपाईँको हजुर हजुर अँ त्यो सबै हुनसक्छ तपाईँको कि अब त्यो जग्गा पनि हेर्नुपर्छ हजुर तपाईँ कहिले फ्री हुनुहुन्छ हजुर तपाईँसँग चाहिँ त्यसो भए नेक्स्ट सनडे भेटेर म तपाईँलाई त्यो डिजाइनहरू पनि सबै देखाइदिन्छु होइन अब तपाईँले त्यो हेर्न सक्नुहुन्छ नि कस्तो पेन्ट गर्दाखेरि राम्रो देख्छ हो अब त्यो तपाईँको विचार हो तपाईँले डेल्ली वेजेसमा दिनु पनि सक्नुहुन्छ होइन अन्त अब तपाईँले के भन्छ कन्ट्रयाकमा दिन्छु भन्दा पनि हुन्छ अब त्यो तपाईँको हातमा छ अब अरूलाई त अलिक महँगै गर्छु हो अब तपाईँलाई चिनेको भनेर त्यस्तै दिनको हजार रुपियाँ गरेर दिनुहोस् न

हजुर हजुर हजुर तपाईँलाई होइन अलिक कन्ट्र्याकमा हो भने अलिक मिलाइदिनु पनि सक्छु हजुर नभनेको पनि त्यस्तै तपाईँले नब्बेहरू दिनुहोस् न होइन त्यो पैसा त पैसा त मिलिहाल्छ नि एकपल्ट भेटेरै कुरा गरौँ न यसरी अब फोनमा बोलेकोभन्दा चाहिँ भेटेेरै बात गरौँ न हुन्छ हुन्छ